हेलो यो क्याब ड्राइभर बोल्नुहुँदैछ होला है तपाईँले त तपाईँलाई हिजैदेखि अर्डर गरेको हामीले आउनुहोस् बिहान यति बजी छिटो आउनुहोस् हाम्रो कामहरू छ छिटै जानुपर्ने ठाउँ छ भनेर भनेको त तपाईँ त आउनुभएन हो त्यसले गर्दाखेरि चाहिँ अब म तपाईँलाई यो क्याब एजेन्सीलाई कल गरेर तपाईँको बारेमा कम्प्लेन लेखाउँदै छु हो किनभने तपाईँ साह्रै ढिलो आउनुभएको छ हो हाम्रो जाने समय भइसक्यो त्यसले गर्दाखेरि तपाईँ अलिकति समय मिलाएर आइदिनु भएको भए त राम्रो हुन्थ्यो किनकि हामीले तपाईँलाई पहिल्यैदेखि चलाइरहेको धेरै अगाडिदेखि चिनाजाना भएकोले गर्दा हामीले तपाईँलाई बोलाएको थियौँ तर अहिलेसम्म नआइपुग्नु हुँदाखेरि चाहिँ हामी तपाईँको यो क्याब एजेन्सीलाई तपाईँको कम्प्लेन गर्दैछौँ यो विषयमा चाहिँ अब तपाईँको धेरै लामो समयसम्म कार्वाही हुनेछ